त्यो अहिलेसम्म चाहिँ अब मैले अब त्यो वर्किङ एक्सपेरियन्स त आइ डन्ट ह्याभ बट इफ अब इन फ्युचर अब भइहाल्यो भने चाहिँ आइ एम भेरी काल्म पर्सन मलाई अब अरूको त्यस्तो हुन्छ नि अब त्यस्तो मलाई अब अरूको कस्तो भन्नुपर्दा चाहिँ अब अरू इफ अब तपाईँ बाज्दैछ अब दुईजना झगडा पर्दैछ तर अब म त्यहाँ दुईजनाको बिचमा गएर इन्टरफेयर गर्नु त्यस्तो आइ डन्ट लाइक किनभने आफ्नो आफ्नो पर्सनल रिजनले त अब झगडा भएको हुन्छ साह्रै भयो भने अब गएर सम्झाउनु सक्छु म किनभने अब तपाईँ अब दुईजना फाइट परिरहेको छ अब तपाईँ पनि गएर इन्भल्भ भयो भने झन् त्यहाँनिर अब पुरा तात्तिने अब अब मान्छे झन् तातिन्छ ए अब म अब फेरि यस्तो हुन्छ अब त्यो दुईजना अब झगडा परिरएको छ अब तपाईँ गएर एकजनाको सपोर्ट गऱ्यो भने ए म रङ भए म रङ होइन अब मान्छेलाई त जति सक्दो आफूलाई राइट नै प्रुफ गर्नु खोज्छ नि त त्यही कारणले गर्दाखेरि चाहिँ अब अनटिल एन्ड अनलेस ती अब अब आफै सुल्झिँदैन दुईजना बिचमा जो मिसअन्डर्सट्यान्डिङ भएको छ त्यो अब आफै सुल्झिँदैन आई मस्ट सजेस्ट कि अब हुन्छ नि अब इन्भल्भ नभएकै राम्रो लाग्छ मलाई चाहिँ अब किनभने अब दुईजनाको बिचमा अब पर्सनल इस्युजले चाहिँ झगडा हुँदैछ अब लेट देम लेट देम अब हुन्छ नि अब सर्ट आउट दियर प्रब्लम्स बाई दियर सेल्फ किनभने अब वी कान्ट फिल नि त अब उनीहरू के अब हामी देख्छ अब झगडा परिरहेको बट वी कान्ट फिल अब तिनीहरूको इमोसन्स उयो हामी अब आफूलाई परिरहेको अब जबसम्म आफूले आफूलाई पर्दैन तबसम्म वी कान्ट फिल रियलाइज हो अनि त्यही अब अब आफूलाई अब नपरुन्जेलसम्म अब आफूलाई केही थाहै हुँदैन सो अब उनीहरूको अब केही इस्युजले गर्दा अब झगडा पर्दैछ तर अब म चाहिँ भन्छु अब अन्टिल एन्ड अन्लेस दुईजनाको बिचमा मिसअन्डर्सट्यान्डिङ क्लियर हुँदैन अब थर्ड पर्सन चाहिँ नबोलेकै राम्रो लाग्छ मलाई चाहिँ अनि त्यही हो अब आफ्नो आफ्नो अब मिसअन्डर्सट्यान्डिङ अब सानोदेखिको अब मिसअन्डर्सट्यान्डिङ अब मान्छेले क्लियर गऱ्यो भने चाहिँ अब त्यस्तो ठुलो झगडाहरू चैँ कसैको पनि हुँदैन जस्तो लाग्छ अब जति सक्दो अब सानो कुरा होस् चाहे ठुलो कुरा होस् अब जो सुकैको बिचमा होस् अब आइदर युवर फ्यामेली युवर फ्रेन्ड्स होइन तर म चाहिँ अब तपाईँको जे मिसअन्डर्सट्यान्डिङ छ त्यो चाहिँ अब आफूले आफैलाई अब हुन्छ नि अरूलाई केही इन्भल्भै नगरी अब दुईजनाको बिचमै अब सर्ट आउट गरेको राम्रो लाग्छ अनि जति सक्दो तपाईँले अब आफ्नो मिसअन्डर्सट्यान्डिङ सर्ट आउट छिट्टै गर्नुहुन्छ त्यति सक्दो अब मलाई चाहिँ झगडाहरू पनि केही हुँदैन जस्तो लाग्छ